भात पकाउने अब भाँडा छ सब्जी पकाउने कराही छ अनि चिया पकाउने सानो डेक्ची छ त्यसमै हामी चियाहरू पकाउँछौँ अन्त कपमा पिउँछौँ सारेर अन्त भात सब्जी हामी प्लेटमा खान्छौँ डाडुपन्युहरू सबै छ अन्त हामी त्यो खाइसकिवरी भाँडासाँडा बर्तन माझेर हामी घरहरू बडारकुँडार गरेर हामी अरू बाहिरको कामहरू गर्छौँ त्यहाँबाट बाहिरको काम सकेर त्यहाँबाट हामी बाहिरको काम सकेर त्यहाँबाट भित्र फेरि पकाउने टाइम हुन्छ बाह्र बजी बिहानको बेलुकाको अन्त सबै हामी पकाउँछौँ खानापिना भात पकाउने कराही डेक्चीहरू सबै छ अन्त उयो मोमोहरू बनाउने सिटहरू पनि छ सबै

सबै छ अन्त हामी त्यो मोमोहरू पनि बनाउँछौँ हामी कहिलेकाहीँ अन्त मोमोहरू खाएपछि हामी त्यहाँबाट त्यो मोमोको भाँडाहरू सबै माझ्छौँ हामी माझिसकेर चाहिँ हामी त्यहाँबाट रात परेपछि चाहिँ हामी सुत्ने गर्छौँ सुतेपछि फेरि बिहान त्यसरी नै हामी चुलाचौका हामी त्यसरी नै भात तिहुन सब्जीहरू पकाउँछौँ भाँडाकुँडाहरू त्यसरी नै हामी साफसफाईहरू गर्छौँ डेक्चीमा चिया पकाउने कराहीहरू चिया पकाउने डेक्ची भाँडाहरू छ त्यहाँबाट कराहीहरू बर्तनहरू हामी सबै मोलेर राख्छौँ त्यहाँबाट त्यहाँबाट

चिया पकाउने सानो डेक्ची छ त्यसमा हामी चिया पकाउँछौँ त्यहाँबाट कपमा सारेर हामी त्यसमा खा पिउँछौँ

त्यहाँबाट खाइसकेर हामीले साफसफाई गर्छौँ चुलाचौकाहरू त्यहाँबाट चाहिँ हामी सुत्ने गर्छौँ

भयो होला हौ भाइ